हाम्रो यहाँ दर्जिलिङमा चाहिँ त्यो हाम्रो तल तल गाउँहरूमा चाहिँ धेरै अब चेप खोप्चोहरू छ र इन्टरनेटको प्रबलमहरू पनि धेरै हुने गर्छ र जब हामी त्यस्तैहरू हुन्छ भने चाहिँ हाम्रो कमान बस्तीको मान्छेहरू चाहिँ स्कुल हामी अब स्कुलबाट आएर पनि हामी आबो बजारतिर छ सबैजना स्कुलहरूबाट आएर फोनहरू चलाउने गर्छ इन्टर्नेहरू हेर्ने गर्छ तर हामी गाउँ बस्तीको मान्छेहरू चाहिँ सबैजना मिलेर ग्राउन्डहरूतिर गएर फुटबलहरू खेल्ने गर्छ गेम्सहरू खेल्ने गर्छ र खेल कुदमा धेरै अघिहरू बढ्छ किनभने त्यतातिर इन्टरनेटहरूको प्रब्लमहरूले गर्दा पनि होला सायद तर धेरैजना चाहिँ नानीहरू पनि खेलकुदहरूमा जसरी फुटबलहरू खेल्ने गर्छ तिनीहरू स्कुलबाट आएर र ठुलैहरू पनि खेलकुदहरूमा धेरै अघि बढ्छ किनभने फुटबलहरू फुटबल ग्राउन्डहरू छ फुटबलहरू खेल्ने गर्छ भलिबलहरू खेल्ने गर्छ क्रिकेटहरू पनि खेल्ने गर्छ र सानो सानो नानीहरू पनि खेलकुदहरूमा राम् अघि बढ्छ र सबैजना खेल्नुहरू आउँछ र त्यो कारण र त्यस्ले गर्दा तै धेरै कुराहरू फाइदा भएको छ किनभने किनभने अब सबैजना सबैजना अब भेला भएर जब खेलकुद गर्छौँ हाम्रो माझमा बातचितहरू हुन्छ र त्यो चाहिँ हाम्रो मेन्ट मेन्टल हेल्थको लागि पनि राम्रो कुरो हो र धेरैजना साथीहरू हुने गर्छ साथी भाइहरू भेट्ने गर्छ र साथी भाइहरूसित बो बोल्दाखेरि धेरै मेन मेन्टल हेल्थको लागि राम्रो हुने गर्छ र जब फुट जब त्यो फुटबलहरू खेल्दा एकसर्साइजहरू पनि हुने गर्छ अरू जग्गाहरूतिर एकसर्साइजहरू गर्न लागि ठुला सहर सहर बजारहरू तिर जिमहरू जाने गर्छ तर जब हामी गाउँ बस्तीतिर चाहिँ जब हामी हामी खे खेलकुदमा हामी जाने गर्छौँ हामी फुटबलहरू खेल्छौँ हामी भलिबलहरू हामी खेल्ने गर्छौँ क्रिकेटहरू खेल्ने गर्छौँ त्यति बेला चाहिँ हाम्रो स्वास्थ्यहरूमा स्वास्थ्यहरू राम्रो हुन्छ र हाम्रोलाई एकसर्साइजहरू त्योद्वारा पुगिरहेको हुन्छ